हेलो दुई सय कति चाहिँ घटाउनु दुइटाको ए तिनटाको उयो दिनुहोस् न त आठ सय जस्तो त्योभन्दा कम्ती कति कम्ती पनि साह्रै छ सय रुपियाँ दिनु नि त लानु अन्त ल थाल प्लेटहरू छ नि थाल प्लेट बटुकोहरू सबै छ के चाहिन्छ छ त त्यो चाहिँ छवटाको तिन सय रुपियाँ हो आबो मिलाएर लिनुहोस् न त बटुकाको बटुकाको दुई सय हो ल ल हुन्छ